अब हाम्रो गाउँमा चाहिँ ओजन घटाउनुलाई चाहिँ व्यक्ति विशेषहरूले चाहिँ के गर्छ भनेदेखि बिहान एकदमै चाँढै उठ्ने गर्छ अनि खाली पेट निम्बुमा मह हालेर खाने गर्छ त्यो चर्बीहरू घटाउनलाई आफ्नो मोटापन घटाउनलाई ओजन घटाउनुलाई यसरी नै बिहान बिहानीको एउटा घुमफिर गर्छ स्वच्छ वातावरणमा लामो हिँड्ने गर्छ हिँडेर आएर कुनै प्रकारको अब आफूले जानेअनुसारको कसरतहरू गर्ने गर्छ यो मात्रै नभएर बेलुका खाने समयमा एकदमै कम्ती एक दुईवटा रोटी खान्छ भातको बदली जुन कुरो कार्बोहाइड्रेट ज्यादा हुन्छ त्यो कुरोहरू खाँदैन यसरी नै अब हामीले एउटा के रे ओजन घटाउनुलाई माने कम्ती सुत्ने गर्छौँ खानु बित्तिकै सुत्ने गर्दैनौँ यसरी नै अब अरू दिनभरि एउटा परिश्रम गर्ने गर्छौँ यसरी नै के अरे यो खाना भन्दा ज्यादा सलादहरू बनाउछौँ जस्तै सब्जीहरू खान्छौँ यो चामलहरू कम्ती प्रयोगमा ल्याउँछौँ यसरी नै अब फल फ्रुटहरू खाएर ओजनहरू घटाउने काम गर्छौँ विशेष गरि ओजन घटाउनुलाई अब खानु बित्तिकै सुत्दैनौँ पानी ज्यादा पिउने गर्छौँ यसरी नै मासुहरू कम खान्छौँ निरामिस भोजन ज्यादा खाने गर्छौँ समयमा सुत्नु समयमा उठ्ने गर्छौँ ज्यादा कसरत गर्छौँ शरीरलाई एकदम अल्छे बनाएर राख्दैनौँ यस्तै प्रकारले चाहिँ हामीले ओजन घटाउने कामहरू गर्छौँ अब त्यति मात्रै नभएर अब अल्छेपन चाहिँ हटाउछौँ हामीले